बलिवुड टलिवुडले भारतमा सबैतिर फेसन ट्रेन्डलाई प्रभावित पारेको छ पहिरनको शैलीका कारण मलाई मन पर्ने चलचित्र चेन्नई एक्सप्रेस हो र यसको पात्र शाहरुख खान र दिपिका पादुकोण रहेका छन् र चलचित्रमा भएको जस्तै अर्थात् भनौँ चलचित्रबाट जति पनि प्रभावित त्यस्तै किसिमको पहिरन बनाउने प्रयास मैले आजसम्म गरेकी छुइनँ